कृषिको लागि सन चलाउने सामानहरू चैँ फरुवा कोदालो काँटा हँसिया कँचिया यस्तैहरू हो अब कँचियाले घाँस काट्छ सफा गर्छ हँसियाृले फाँडफुँड गर्छ कोदालोले यसरी सफा गर्ने काम गर्छ भित्ताहरू खुर्किनेहरू काम गर्छ यस्तो चिजहरू चैँ हामीले प्रयोग गर्छ कँचिया हँसियाँ यस्तो चिजहरू र हामीले चाहिँ अब खै